मैले अघि पनि भनेँ मेरो घरछेउमा एउटा ग्राउन्ड छ त्यहीँनिर जान्छु र म चाहिँ एक्लै हुँदिनँ त्यहाँनिर थुप्रो हुन्छ गाउँको भाइबहिनीहरू है सानो सानो नानीहरूदेखिको लिएर ठुलो ठुलो बाजेबोजुहरू त्यहाँनिर गाउँको दादाहरू पनि हुन्छ है सब अब बिहान बिहान उनीहरूले पनि बिहान बेलुका फुटबल प्र्याक्टिस गर्छ सबैजना एउटै ग्राउन्डमै हुन्छ त्यही भएर म पनि बिहानको छ बजे जान्छु कुद्नु अनि त बेलुकाको पनि बेलुका पनि चार बजे जान्छु बिहान बेलुका डेली जान्छु र थुप्रो हुन्छ ग्राउन्डमा खेलकुद गर्ने नानीहरू